म चाहिँ उता अब ग्रुपमा कुद्नु मज्जा आउँछ होइन ग्रुपमा कुदेको पनि अब एउटा अलग्गै महत्त्व छ ग्रुपमा कुद्ने होइन त्यहाँ पछि म चाहिँ क्लबमा कुदेको छुइनँ किनभने ग्रुपमा चाहिँ म क्लबमा चाहिँ अब यस्तो अप्परचुनिटी पाएन पनि मलाई त्यति हुन्छ नि इच्छा चाहिँ भएन तर मलाई यसो क्लबमा कुद्नु दिएछ भने चाहिँ म कुद्छु होइन एकदम ग्रुपमा चाहिँ के हुन्छ भन्दा कस्तो खालको अनुभव हुन्छ भन्दा ग्रुपमा चाहिँ अब तपाईँको हुन्छ नि एउटा एउटा भयो एउटा मोटिभेट हुन्छ नि एउटा भयो अर्को मोटिभेट भइहाल्छ मज्जा आउँछ ग्रुपमा कुद्नु अर्कै मज्जा आउँछ ग्रुपमा कुदेको यस्तो दामी मज्जा आउँछ कि अब के भन्नु अब म तपाईँलाई ग्रुपमा अब कुद्नु अब म हात थाकेँ अरे अर्को हेरेर म पनि कुद्छु नि त म पनि मोटिभेट हुन्छु नि त अरूको हेरेर हुन्छ नि मोटिभेट हुन्छ ग्रुपमा कुदेको त्यहाँदेखि साथीहरू हुन्छ नि साथीहरू कुराहरू गर्दै गर्दै एउटा हुन्छ नि ग्रुपमा मज्जा आउँछ नि जस्तै एक्लै कुदेर यति डिस्ट्यान्स कभर गर्छ भने ग्रुपमा कुदेर झन् डिस्ट्यान्स लामो डिस्ट्यान्स कभर हुन्छ मज्जा आउँछ ग्रुपमा कुद्नु पनि धेरै धेरै मज्जा आउँछ ग्रुपमा अब के भन्नु अब म ग्रुपमा अब तपाईँलाई यस्तो मज्जा आउँछ ग्रुपमा अब ग्रुपमा कस्तो मज्जा आउँछ ग्रुपमा अब ग्रुपमा अब जसरी हुन्छ नि अब अब मज्जा आउँछ ग्रुपमा कुद्नु साथी साथी हुन्छ दाजु भाइ हुन्छ होइन मज्जा पनि हुन्छ मोटिभेट पनि गरिदिन्छ ग्रुपमा म चाहिँ क्लबमा कुदिनँ तर अब मलाई क्लबको अप्परचुनिटी दिएछ भने क्लबमा नि कुद्ला तर मलाई हामी चाहिँ अब बिहानै ग्रुप ग्रुपमा निक्लिन्थ्यो ग्रुपदेखिमा कुद्नु डल्लै अब साथीहरूलाई कल गर्थ्यो बिहानै उठेर उठ् उठ् कुद्नु जानुपर्छ भनेर त्यहाँदेखि टक्कै साथीलाई कल गर्थ्यो अर्को त्यसले कल गर्थ्यो त्यसले त्यसलाई गर्थ्यो हामी चाहिँ साढे चार बजीसम्म चाहिँ हामी एक जग्गा स्थानमा हुन्थ्यो नि अब आ सामेल हुन्थ्यो मज्जाले डल्लैजना थुप्रिन्थ्यो त्यहाँपिछे त्यहाँपिछे चाहिँ कुदेको कुदेको त्यहाँपिछे सर लामो कुदे कुदेको दुर्बिनसम्म पुग्थ्यो हामी दुर्बिन कुदिसकेर त्यहाँपिछे हामी फर्किँदा अलिक ढिलो नै हुन्थ्यो अब साथी साथी छ फोटो सोटो खिच्थ्यो हामी कुद्दै त्यहाँ गएर मज्जा आउँछ हौ तर एक प्रकारको कुद्नु नै मज्जा आउँछ त्यहाँ गएर हुन्छ नि ग्रुपमा कुदेको पनि मज्जा आउँछ एकपल्ट हुन्छ नि एक प्रकारको यस्तो मज्जाको हुन्छ ग्रुपमा कुदेको त्यहाँपिछे मज्जा आउँछ कुद्दै कुद्दै कुद्दै कुद्दै कुद्दै अब कतिजना रेस्ट पनि गर्छ हामी कति कतिजना एक एकैचोटि कुद्दैन हामी कति जग्गा रेस्ट पनि गर्छ कतिवटा ठाउँमा तर कुद्नु मज्जा आउँछ एक प्रकारको होइन एक प्रकारको कुद्नै मज्जा आउँछ अब के भनौँ म तपाईँलाई ग्रुपमा कुद्नु अब कतिजनाले अब कतिजनाले अब यस्तो चाहिँ हुन्छ तर अल्छी चाहिँ हुँदैन ग्रुपमा किनभने यसले कल गर्दा यसको मोटिभेट हुन्छ नि त ए यो पनि जान्छ म पनि जान्छु ए मेरो साथी जाँदैछ म पनि जान्छु मज्जा आउँछ ग्रुपमा कुद्नु अब तपाईँहरू पनि त कुद्नु भएको होला तर हाम्रो साथीहरू कुनै क्लबमा चाहिँ कुदेन तर हाम्रो हेरेर अरू मान्छेहरू पनि इन्स्पायर हुन्थ्यो त्यहाँदेखि त्यो मान्छेहरू पनि कुद्थ्यो होइन स्पिड कुद्थ्यो हाम्रो हाम्रो कतिजना साथीहरू स्पिड पनि कुद्थ्यो हामी कतिजना साथीहरू घटी पनि सक्यो होइन कुदेर कुदेर हामी डल्लैजना मज्जा आउँछ एक प्रकारको कम्बिनेसन हुन्छ नि मज्जा आउँछ कम्बिनेसन गर्नु नै एक प्रकारको कम्बिनेसन हुन्थ्यो हाम्रो डल्लैको एक प्रकारको कम्बिनेसन हुन्थ्यो डल्लैको एक प्रकारको मज्जा आउँथ्यो एक प्रकारको एक प्रकारको मज्जा आउँथ्यो कुद्ने एक प्रकारको एउटा हुन्छ नि मज्जा आउँथ्यो कुद्ने पनि कस्तो अब के भन्नु म तपाईँलाई यस्तो मज्जा आउँथ्यो ग्रुपमा कुद्नु हामी कुनै साथी चाहिँ अब हुन्छ नि क्लबमा कुदेन पनि इच्छा पनि थिएन अब क्लबमा कुद्ने पनि होइन अब किनभने फर्स्ट एउटा केटा कुद्यो होइन त्यहाँदेखि अर्को हेरेर अर्को कुद्छ ए ग्रुप ग्रुपमा कुद्ने कुद्ने एक्सपायर हुँदै जान्छ इन्सपायर इन्सपायर हुँदै हुँदै हुँदै हुन्छ नि एउटा अर्को अर्को कुद्छ फेरि अर्को दिन अर्को कुद्छ अर्को दिन अर्को कुद्छ मज्जा आउँछ कुद्नु पनि यस्तो बिघ्न मज्जा आउँछ कुद्नु हुन्छ नि मज्जा आउँछ कुद्नु पनि एउटा अब के भन्नु त तपाईँ पनि कुद्नु भएको होला कुद्नुहोस् हेल्थ पनि हुन्छ फिटहरू हुन्छ